र विद्यालयमा पढाउने विषयहरू चाहिँ अब जस्तै अब भूगोल है इतिहास नेपाली अङग्रेजी यी सब विषयहरू छन् र अब यसमा चाहिँ म के भन्नु चाहन्छु भने एउटा शिक्षक र शिक्षिकालाई चाहिँ म के भन्न चाहन्छु भने चाहिँ अब उनीहरूले चाहिँ के गर्छ भने चाहिँ मेरो मनको मेरो हिसाबमा चाहिँ उनीहरू चाहिँ एक च्याप्टर पढायो अर्को च्याप्टर अर्को च्याप्टर पढायो अर्को च्याप्टर है त्यसमा फेरि त्यो नानीहरूलाई थप कोइसन आन्सर दिन्छ होइन दिएको दिएको गर्छ उनीहरूलाई अब त्यो नानीहरूले त च्यो त्यो बुझोस् चाहे नबुझोस् चाहे त्यो नानीले रिडिङ गर्नु सकोस् चाहे नसकोस् त्यो नानीले स्पेलिङ गर्नु सकोस् चाहे नसकोस् तर उनीहरू कुदेको कुदेको हुन्छ त्यो चाहिँ यो त्यो चाहिँ म नानीहरूको लागि एकदमै हानीकारक लाग्छ

तर जब त्यो एउटा च्याप्टर उनीहरूले राम्रोसँगले बुझेको छैन रिडिङ गर्नु सकेको छैन बुझेको छैन भन्यो भने चाहिँ यसमा चाहिँ शिक्षक शिक्षिकाले चाहिँ ध्यान दिनुपर्छ पहिला त्यो एउटा नानीले मात्रै होइन धेरै नानी जस्तै ग अब ज्ञानी नानीहरू त सकि हाल्छ तर जति पनि लद्दु अलिकति नजान्ने नानीहरू छ उनीहरूलाई चाहिँ हामीले धेरै ध्यान दिने चाहिँ मलाई चाहिँ एकदमै आवश्यक लाग्छ अनि र अब भन्नु पऱ्यो भन्यो भने चाहिँ मलाई चाहिँ त्यही नै लाग्छ अब एउटा असल शिक्षक शिक्षिका हुनुको लागि चाहिँ नानीहरूलाई चाहिँ राम्रोसँगले पढाउनु पऱ्यो बुझाउनु पऱ्यो त्यो चाहिँ एउटा असल शिक्षिकशिक्षिका जस्तो लाग्छ मलाई